हेलो के गर्दैछस् ए ठिकै छस् घरमा अनि सबैजाना ठिकै छ आमा पापाहरू ए होइन हौ तैँले कलेज कहाँ जोइन गरिस् ए अन्त कहिले आउँछस् ए होइन हौ मैले तँलाई अस्ति देखिको कल गरेको खै रिसिभ नै गर्दैनस् बिजी थिइस् कल ब्याक त गरेको भए हुन्थ्यो ए होइन हौ मैले एउटा ब्याग किनेको थिएँ कि कस्तो राम्रो रहेछ नि त होइन तँलाई पनि चाहिन्छ कि भनेर नि आउँदाखेरी ल्याइदिउँ भनेर कलेज जाँदा चाहिन्छ तँलाई भनेर नि

ठुलै छ ठुलो के ठिकैको छ नोटबुकहरू पनि अट्ने सामानहरू राम्रो राम्रोसँगले अट्ने खालको छ कि मलाई त पुरा मनपऱ्यो मनपर्छ तँलाई पनि राम्रै खालको अब सबै सामान अट्छ त्यहीनिर साह्रो पर्दैन जेमा पनि सुहाउँछ जहाँ जाँदा पनि बोक्दा हुन्छ सजिलो खालके छ ल्याइदिनु कलर जुनैमा पनि पाइहाल्छ

म्याच हुने कलर नै ल्याइदिन्छु नि ल तँलाई फोटो पठाइदिन्छु नि सेलेक्ट गरेर भन न म त्यहीबाट छान तँलाई जुन मनपर्छ त्यही ल्याइदिन्छु राम्रो छ मैले त लगिसके ल ल आउँदा ल्याइदिन्छु नि ल ल बाई बाई